मलाई नेपाली भाषामा मनपर्ने शब्दहरू वाक्यांशहरू भनेको चाहिँ मलाई मनपर्ने के भन्छ अभिवादन हो अभिवादन कसैलाई भेट्दा ढोग गर्दा भनिने शब्द जस्तै धन्यवाद नमस्ते हामी भेट्दाखेरि भन्छौँ नमस्ते दर्शन ढोग होइन सन्चै हुनुहुन्छ यस्तो ग्रिटिङ्गसहरू चाही मलाई एकदमै मनपर्छ किनभने यसले हामीलाई एकार्कामा छुन्छ क्या मायाले मायाको सम्बन्ध कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ सन्चै नमस्ते नमस्ते गर्दाखेरि उताबाट आउने एउटा ऊ यो हुन्छ नि क्या उताबाट आउने एउटा कस्तो पोजिटिभ सकारात्मक एउटा ऊर्जा हुन्छ नि क्या त्यो ऊर्जाले चाहिँ धेरै हामीलाई प्रभाव पार्छ क्या हामीले नमस्ते भन्दाखेरि उताबाट ठुलो ठुलो हुनु कस्तो हुनुहुन्छ एउटा पोजिटिभ खालको हाम्रोमा सकारात्मक सोचहरू सकारात्मक भाइबहरू मतलब सकारात्मक के भनौँ इनर्जी हाम्रोमा आउँछ र त्यो चाहिँ मलाई एकदमै मनपर्छ अनि अर्को चाहिँ मलाई माया मायाले सबैलाई नै छुन्छ होइन त्यो शब्द शब्द माया भन्दाखेरि माया माया मोह होइन कसैलाई पनि माया माया दिनु या कसैलाई माया भनेर बोलाउनु माया शब्दको मलाई के मन पर्छ भने मायाको त्यो जुन चाहिँ सम्बन्ध होइन सम्बन्ध होइन तर मलाई मायाको माया नाम भएको कसैलाई दिएको माया माया चाहिँ मलाई एकदमै मनपर्छ त्यो मायाले चाहिँ कारण कसैलाई एउटा इम्याजिन कसैलाई एउडा इम्याजिन गरेर चाहिँ त्यसलाई चाहिँ एउटा के भनौँ इम्याजिन गर्दा त्यो स्वरूप क्या स्वरूप आँखामा आउँछ होइन त्यस्तो हुन्छ माया चाहिँ माया शब्द अन्त मुटु मुटु माया चाहिँ एउटैमै गनिन्छ किनभने मायामै मुटु बस्छ है अनि अर्को नमस्ते नमस्ते पनि मलाई मनपर्छ नमस्ते शब्द पनि मनपर्छ अनि कस्तो हुनुहुन्छ कस्तो हुनुहुन्छ पनि शब्द सबभन्दा मलाई बेसी मनपर्ने चाहिँ मलाई यो ऊ यो माया माया र नमस्ते मलाई एकदमै मनपर्छ कारण यो यो नमस्ते गर्दाखेरिको कसैकोबाट पोजिटिभ भाइबहरू आउने होइन सकारात्मक ऊर्जाहरू आउने आफ्नोबाट सकारात्मक ऊर्जाको लेनदेन हुने त्यस भएर त्यही भएर चाहिँ मलाई चाहिँ यो ऊर्जा यो नमस्ते दर्शन ढोग त्यो चाहिँ मलाई एकदमै मनपर्छ